यो क्वोइसन अथवा प्रश्न देख्नेबित्तिकै मलाई एउटा सानोबडे बालगीतको याद आयो जुन चाहिँ हामीले अब सानो बाल्यकालमा स्कुलहरूमा गाउने गर्थ्यौँ होइन अनि मलाई जम्मै थाहा छैन अलिकति जति थाहा भएको भन्छु त्यहाँबाट म यो विषयको उपायहरू बताउने छु के थियो भने यो पोथी लामखुट्टे जमेको पानीमा फुल पार्छे बच्चा यसले हुर्काउँछे अनि त्यति भने चाहिँ अब पोथी लामखुट्टे विशेष गरेर त्यसले चाहिँ के गर्छ बच्चा काढ्छ अनि बच्चा कहाँ काढ्छ भन्ने कुरा आउनेबित्तिकै बच्चा चाहिँ कहाँ जमेको पानीमा चाहिँ यसले चाहिँ अन्डा पार्छ अनि त्यो अन्डाबाट चाहिँ बच्चा हुर्किने गर्छ अनि यो लामखुट्टेको टोकाइबाट आउने डेङ्गु अ जस्ता ज्वरोहरूबाट बाँच्नको लागि चाहिँ पहिला चाहिँ अब त्यो बच्चाहरू हुर्किन दिनुभएन नि नरहे बाँस नबजे बाँसुरी भने जस्तै पहिले जरा नै अब प्रहार गर्नुपऱ्यो जुन ठाउँबाट त्यसको त्यो उत्पति हुँदैछ अथवा जहाँबाट त्यो लामखुट्टे बनिँदैछ त्यो ठाउँमै चाहिँ अब त्यस्तो खालको उपायहरू अप्नाउन पऱ्यो जस्तो कि घरहरू वरिपरि भएका नालानालीहरू खाल्टामा खाल्टोमा जमिएका पानीहरू सबै बन्द गर्नुपऱ्यो अथवा त्यो खाल्टोहरू पुरेर राख्नुपऱ्यो अनि जतिसक्दो घर वरिपरिको आफू बस्ने ठाउँगाउँको वरिपरिको जम्मै वातावरण अर्थात् पर्यावरणलाई साफ साफसफाइसँगले राख्यो भने चाहिँ लामखुट्टेहरू बाँच्न सक्दैन हुर्किन सक्दैन त्यसले अर्को बच्चाहरू हुर्काउने मौका पाउँदैन अनि नत्र चाहिँ अब त्यो राति कोठामा आउने लामखुट्टे मात्रै मारिबस्यो भने चाहिँ अब त्यसको उपाय चाहिँ होइन त्यसलाई चाहिँ अब अघि मैले भनेजस्तो त्यसको चाहिँ जराबाट नै के गर्नुपऱ्यो यसलाई चाहिँ हटाउनुपऱ्यो अब जरा भन्नेबित्तिकै चाहिँ यसलाई चाहिँ त्यसले अरू सन्तान चाहिँ हुर्काउन दिनुभएन अर्थात् घर वरिपरि साफसफाई गर्नुपऱ्यो पानीहरू जम्मिन दिनुभएन विशेष गरेर लामखुट्टेको समय भनेको चाहिँ अब यो वर्षाकालीन समयमा हो वर्षाकाल जब सुरु हुन्छ तब तब लामखुट्टेले पनि हामीलाई के गर्छ टोक्ने गर्छ लामखुट्टेले हामीलाई सुत्नु दिँदैन भन्छ नि एउटा मच्छर चाहिँ कसो अरे एउटै मच्छरले चाहिँ हैरान के के पार्छ भन्ने एउटा भनाइ मैले सुनेको थिएँ अलिकति बिर्सिए है अब त्यस्तै प्रकारले अब अहिले यो जुन चाहिँ औलेज्वरो अर्थात् डेङ्गु भन्नेले पनि अब भारतमा हेर्यौँ भने पनि अनेकौँ मानिसहरूको प्राण लगिसकेको छ होइन अब यसको लागि विभिन्न प्रकारको उपायहरू सरकारले अर्थात् हेल्थ डिपार्टमेन्टले अप्नाइरहेका छन् दिनैपिछे जस्तै सहर बजारतिर धुवाहरू लगाएर अनि ब्लिचिङ पाउडरहरू छर्केर गर्नेगरेका छन् अब हामीले यो जम्मै कुरोको लागि सरकारकै अनुहार हेरिबस्नु हुँदैन जस्तो मलाई लाग्छ अब त्यसको लागि आफूले पनि अब व्यक्तिगत रूपमा पनि हामीले साफसफाई गर्यौँ भने त्यो हामीले पनि गर्नसक्ने कुरा हो तर अब जुनै कुरोमा पनि सरकार जुनै कुरो पनि सरकारको स्किमहरूको आश मात्रै हेर्यौँ भने चाहिँ हामी पनि ज्वरो औलेज्वरो अर्थात् डेङ्गुको सिकार हुन चाहिँ ढिलो हुँदैन त्यो आफूले गर्नसक्ने काम आफैले गर्यौँ भने त्यसको त्यो भइहाल्ने कुरा हो त्यही कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यति लाग्छ अब औलेज्वरोबाट बाँच्नको लागि चाहिँ हामी आफू पनि साफ सफा बसौँ अनि आफ्नो घरको वरिपरिको जुन वातावरणहरू छ त्यसलाई पनि साफ राखौँ त्यसो गर्दाखेरि के हुन्छ आफ्नो घर पनि सफा हुन्छ गाउँघरमा पनि विभिन्न प्रकारका रोगहरू हैजा रुगामार्गीहरू फैलिने मौका धेरै कम्ती हुन्छ यस्तो प्रकारले एकदम सतर्कतापूर्वक यस किसिमको उपायहरू हामीले अप्नायौँ भने हामीलाई त्यो लामखुट्टेबाट सर्ने बिमारहरू भनौँ या विभिन्न प्रकारका हैजा रुगामार्गीहरूदेखि हामी बाँच्नसक्छौँ धन्यवाद